मलाई बाख्राकोट धेरै मनपर्छ किनभने म यहीँ जन्मेको म यहीँ हुर्केको हो म ठुलो यहीँ भएको हुँ अन्त मलाई बाख्राकोटको मान्छेहरू धेरै धेरै मनपर्छ किनभने यहाँको मान्छेहरूको सोच एकदमै राम्रो छ एकदम प्योर सोलको मान्छेहरू छ यहाँ सबैजना राम्रो बोल्नुहुन्छ यहाँको यहाँको मान्छेहरूको बोली वचन पनि धेरै राम्रो छ यहाँ सबैजनाले एक दोसरोको सपोर्ट गर्नुहुन्छ अन्त मलाई बाख्राकोटमा धेरै राम्रो लाग्छ किनभने यहाँको एन्भाइरोमेन्ट पुरा राम्रो छ अन्त म मेरो साथीहरूसँग लेस खोला आउँछु यहाँ पिक्निक गर्छु अन्त बाख्राकोटमा छ लेस खोला अन्त बाख्राकोटमा न्यू रोड बनाउँदैछ अहिले उता जाने गान्तोकहरू सिक्किमहरू कालिम्पोङ जाने न्यू रोडहरू बनाउँदैछ अन्त मिना मोडमा ढाबाहरू छ त्यहाँ मिठो मिठो खानाहरू पनि पाउँछ अन्त मलाई मेरो बाख्राकोट धेरै मनपर्छ हामीहरू यहाँ यहाँ बाख्राकोटमा धेरै देक धेरै फ्याक्ट्रीहरू पनि छ चियाबगानहरू छ त्यहाँ त्यहाँ कुलीहरूले चिया चिया चियापत्तीहरू टिप्नु जानुहुन्छ अन्त यहाँ धेरै रमाइलो पनि हुन्छ बाख्राकोटमा अन्त यहाँ बाख्राकोटमा धेरै रमाइलो हुन्छ यहाँ पूजाहरू हुन्छ धेरै धेरै पूजाहरू राख्छ यहाँ क्रिसमसको दिन केरोलहरू खेल्छौँ यहाँ साईँ मन्दिरमा साईँ बाबाको दिन रेलीहरू निकाल्छ अन्त हनुमान पूजा हनुमान मन्दिरको पूजाको दिन पनि रेलीहरू निकाल्छ अन्त धेरै मजा आउँछ त्यो रेलीहरूमा एकदम मनोरञ्जन हुन्छ अन्त हामीहरू यहाँ बाँधहरू छ त्यहाँ बाँधमा बस्नु चिसो हावा आउँछ त्यहाँ चाहिँ हावाहरू खानु पनि त्यहाँ पनि धेरै धेरै मजा आउँछ